हामीलाई अब के भन्नु अब तारा र जुनको कस्तो मज्जा आउछ हेर्नु पनि हुन्छ नि जसरी हाम्रो चन्द्रयान थ्री पठायो अब चाँदमा गएर त्यसले अब टेम्परेचर अब टेम्परेचर टेक गर्छ हेर्छ होइन त्यहाँपछि त्यता के छ कसो छ हाम्रोमा धेरै एस्टरोएड हुन्छ नि तारा चाँद ताराहरू छ होइन धेरै धेरै एस्टरोएडहरू जान्छ त्योहरू हेर्छ टेम्परेचर हेर्छ चन्द्रयानले त्यहाँपछि त्यहाँ मुनमा गएर अब के के छ अब त्यो पनि हेर्छ हाम्रो ब्रह्माण्डमा कतिवटा हुन्छ नि अब प्लानेटहरू छन् कस्तो मज्जा हुन्छ नि अब अब त्यसले कति चन्द्रयान थ्रीले अब हुन्छ नि अब हाम्रो जहाँ यताबाट अर्थबाट जानु त गएको छ टेम्परेचर हेर्छ त्यसले अब